खेलकुद चाहिँ मानिसको जीवनको लागि त एकदमै अभिन्न अङ्ग हो यो खेल खेल्नु नै अब हाम्रो हरेक हाम्रो शरीरको हरेक अङ्ग एक्टिभ हुनु हो हरेक सेल एक्टिभ हुनु हो अन्त अक्सिजन प्रवाह हुनु हो होइन त्यसलेगर्दा खेल अब खेल खेल्नु मात्रै होइन हेर्नु पनि रमाइलो छ त्यसलेगर्दा किनभने मान्छेहरूको एउटा ध्यान आकर्षण हुन्छ होइन खुसी मिल्छ त्यसले गर्दा खेलले चाहिँ अब तनाउमुक्त हुन्छ रोगमुक्त हुन्छ यस्तै खेल त एकदमै इम्पोर्टेन्ट हो मुख्य विषय हो मानिसको जिन्दगीको लागि